हेलो स्विगी कस्टमर केयर बोल्नु भएको हो सुन्नुहोसे न म तपाईँकोबाट तपाईँको कस्टमर केयरबाट एक घन्टा अगाडि मैले फुड अर्डर गरेको थिएँ अनि मैले फुड चाहिँ लच्ठा पराठा अनि मोमो अनि एउटा कोक सानोबडे कोक मगाएको थिएँ अनि त्यो टोटल चाहिँ मेरो कति भएको थियो भन्दा चाहिँ अन्डर थ्री हन्ड्रे़ड फिफ्टी भएको थियो बट वेयरएज म केही काम आफ्नो पर्सनल कामले गर्दाखेरि चाहिँ म यहाँनिर अभाइलेवल भइनँ मैले फुड रिसिभ गर्नु सो मैले अलरेडी प्रिपेड गरिसकेको छु अनि मैले त्यो फुड पनि अलरेडी क्यानसल गरिसकेको छु बट वेयरएज म चाहिँ यतिनै अब यति नै थाह पाउनु थियो कि मलाई चाहिँ मैले जुन चाहिँ त्यो मैले पे गरेको पैसा त्यो चाहिँ मेरो मलाई फेरि ब्याक गर्छ कि गर्दैन फेरि मेरो त्यो जुन चाहिँ मैले अलरेडी पे गरेको पैसा त्यो चाहिँ म रिफन्ड हुन्छ कि हुँदैन भनेर कल गरेर गरेर सोधेको सो म तपाईँहरूसँग रिक्वेस्ट गर्दैछु अब म अभाइलेवल आफ्नो पर्सनल कामको कामले गर्दाखेरि चाहिँ म अभाइलेवल हुनै सकिनँ सो मैले अब अलरेडी अब पे पनि गरेको छु अब थ्री फिफ्टी भनेको त इज नट अ स्मल थिङ नि त हामी जस्तो स्टुडेन्टको लागि सो म तपाईँलाई चाहिँ रिक्वेस्ट गर्दैछु मेरो अब पैसा चाहिँ फिर्ता हुन्छ कि हुँदैन अब तपाईँहरूले मलाई एकदमै क्लियर कट दिनुहोस् थ्याङ्क यू